मलाई यो ट्याक्सी ड्राइभरबाट त्यहाँबाट फोन एजेन्डबाट तपाईँको नम्बर पाएर फोन गर्नु भनेको थियो कि तपाईँ र क्याब बुक गर्नुभएको छ नि गाडी कालिम्पोङको यो कुन चाहिँ कुन चाहिँ जग्गा घुम्नु उयो गर्नुहुन्छ होला कि हजुर कालिम्पोङ

ए लाभासम्म जान्छु सातजना छ

हुन्छ भोलि बिहान म फोन गर्छु नि तपाईँलाई आठ बजी हजुर फोन गर्छु नि तपाईँलाई दस माइलबाट

हुन्छ हुन्छ हुन्छ हजुर हुन्छ